म चाहिँ सानैदेखि चाहिँ अब क्रिस्चियन परिवारमा जन्मिएको हो अन्त फेरि म चाहिँ सानैदेखि चर्चहरू जाने गर्थेँ धेरै मनपर्छ मलाई चर्चहरू अन्त फेरि मलाई चाहिँ सबैभन्दा बेसी मनपर्ने अन्य धर्म चाहिँ हिन्दू धर्म लाग्ने गर्छ किनकि दसैँमा धेरै टाढटाढोदेखि आउँछ है मलाई दसैँ चाहिँ एकदमै साह्रै मनपर्छ ल अन्त फेरि दसैँमा चाहिँ चारैपट्टिबाट आउँछ परिवारहरू काम गर्ने काम गर्नु गएकोहरू बाहिर गएकाहरू सबैजना एकजुट भेला भएर टिकाहरू लगाउने गर्छ पैसाहरू दिने गर्छ मलाई चाहिँ त्यो चाहिँ धेरै मनपर्छ किनभने एकचोटि चाहिँ परिवार चाहिँ भेट हुनु चाहिँ धेरै असल कुरा हो क्या सबैजना भेट हुन्छ खानाहरू गर्छ खानाहरू खान्छ अन्त फेरि सबैजना भेला हुन्छ आफ्नो परिवारहरू चिन्ने गर्छ अन्त त्यो चाहिँ मलाई धेरै मनपर्छ अन्त फेरि टिकाहरू लगाउने गर्छ पैसाहरू बाँड्छ मलाई चाहिँ सेलरोटीहरू चाहिँ धेरै मनपर्छ है सेलरोटी पनि बनाउने गर्छ मलाई चाहिँ त्यो चाहिँ धेरै मनपर्छ क्या